अब हाम्रो क्षेत्रतिर चाहिँ यता हामी प्राय जसो अब यस्तो खेलकुदहरू फुटबल भयो क्रिकेट भयो भलिबलहरू अब केही रनिङ सनिङहरू छ भने हो त्यस्तोहरू चाहिँ हामी अब ग्राउन्डमै खेल्छ प्रायः जस्तो हामी अन्त ग्राउन्डतिरै हामी प्रोग्रामहरू प्रोभाइड गर्छ अन्त सबैजना अब मिलेर गर्छ प्रायः जस्तो अन्त अब खेलकुदतिर अब पानीहरू सबै प्रोभाइड गरिदिन्छ अब गाउँकै मान्छेहरूले त्यहाँदेखि अब कसै अब खेलकुद गर्दाखेरि कसै अब बिमारहरू भइहाल्यो भने त्यहाँनिर अब हेल्थको लागि पनि उनीहरू आइदिन्छ अब मजाले स्याहार सुसार गरिदिन्छ अन्त कसै इन्ज्युर्डहरू गऱ्यो भने पनि मलम पट्टीहरू गरिदिन्छ त्यहाँदेखि अब त्यही अब प्रायः जस्तो गेमहरू हामी ग्राउन्डमै खेल्ने गर्छौँ त्यहाँदेखिन्को